मैले भर्खरै यो मिसो एपबाट एउटा फेसवास मगाएको थियो र त्यो फेसवासमा मैले के देखेँ भन्दा एउटा कुरो त एकदमै नराम्रो कुरो के भन्दा त्यो टाइममा डेलिभर भएन र त्यो अर्को कुरा एकदमै मलाई त्यो राम्रो लागेन जति मैले सोचे अब जति मैले एडभर्टाइजहरू विज्ञापनहरूतिर देखेँ त्यो कुराले त्यो कुरामा त म प्रभावित भएर यो मैले यो प्रडक्ट मगाएँ तर एकदमै नराम्रो अहिले लगाएपछि यसको धेरै साइड इफेक्टहरू देखेँ यसरी छाला खस्रो हुने छाला उक्किने यस किसिमको मैले यसको रिजल्ट पाएँ यो एकदमै नराम्रो र सोचेभन्दा एकदमै खत्तम लाग्यो र म चाहिँ एउटा कुरा के भन्छु भन्दा यो अरूले पनि प्रयोग नगरोस् साथै यो जुन चाहिँ प्रडक्ट छ यसको कम्पनी नै ब्यान्ड होस्